अब मेरो त जीवनमा सबै भएर अब महत्व कुरा भनेपछि मेरोमा तिनवटै छ अब तिनवटा चाहिँ मैले अब अब बिचार गरेको हाम्रो फोकसहरू भरिमा हाम्रो इम्पोर्टेन्टली चाहिँ हाम्रो नेपाली ल्याङ्गवेज अन्त हाम्रो भाषा भाषा कृतिलाई बिर्सिनु भएन अन्त मेन्ली हाम्रो आइडेन्टी गोर्खा अब हामी बुद्धिस्ट हो तर पनि अब हामी त गोर्खामा गनिन्छ सबैले गोर्खै भन्छ हामी दार्जिलिङको मान्छेहरूलाई गोर्खा त गोर्खा हो नि त हामीले त अब इतिहास रचेको छ प्रायः जस्तो हाम्रो पुर्खा पुर्खाहरूले होइन पुर्खा पुर्खाहरूले अब बाजे बराजु अब चेब्जा चेब्जुहरूले अब सबैले अब उनीहरूले उयो गरेको छ अब इतिहास रचेर आएको अब सबैले अब मानेको छ नि त हामीलाई गोर्खे भन्दाखेरि अब गोर्खे आइलेसम्म अब अब हिटलरले त एक समयमा भनेको छ इफ यु इफ आई इफ आई हेभ गट अ टेन कम्पनी अफ टेन कम्पनी अफ इन्डियन गोर्खे आर्मी होइन आई विल होल आई विल रुल द होल कम द होल वर्ल्ड भनेको छ होइन सबै भनेको छ सबैले देखेको लेखेको भनेको पनि छ हिटलर सबसे ज्यादा उएस त्यहीसँग डराउँथ्यो अब गोर्खे भनेपछि अन्त सबैले फौजीहरूले आबो प्राय जस्तो सबै अब वर्ल्डको फौजीहरूले पनि भन्छ जसमा चाहिँ अब हाम्रो मरन हाम्रो जसमा चाहिँ अब हाम्रो गोर्खेहरूलाई चाहिँ अब कुनै सोल्डरले पनि अब म म म मर्नुसँग डराउँदिन भनेपछि चाहिँ म मर्नुसँग डराउँदिन भन्योपछि चाहिँ अब त्यो मान्छे झुट बोल्दैछ कि डकि झुट बोल्दैछ कि नभए त्यो गोर्खा हो त्यो सबैले मानेकै छ त्यसमा होइनन अन्त त्यहीमाथि हाम्रो बासाहरूभरि आबो जति पनि हाम्रो अब जसमा पहिला हाम्रो इन्डियन नोटमा पैसामा हाम्रो नेपाली लेखेको थिएन अब त्यसको लागि कत्ति उयो भयो डिविसमा लेख्यो ओर्यो अहिले प दस रुपियाँ भएर लेखेर आएको छ त्यो सानो भए पनि त्यो त हाम्रो भाषाकृति दिँदैछ नि त अब त्यसमा भनेपछि अब जस्तो हाम्रो अब जस्तो पनि हाम्रो यहाँ दार्जिलिङको त युनिभर्सिटी दार्जिलिङकै हो नि त अब दार्जिलिङमा पनि हिल युनिभर्सिटी दिनु पऱ्यो अब जति पनि मेलै उयो देखेको हिल स्टेसनमा अब जस्तो अब मैले यहाँ हाम्रो अब एड्युकेसन सिस्टमहरू देखेको भरिमा अब जस्तो पनि हाम्रो यहाँनिर मैले प्राय जस्तो कलेजहेरू देखेको बङ्गाली छ प्राय जस्तो नाम चाहिँ दार्जिलिङ गभर्मेन्ट कलेज अब पहाडको नाम छ तर अब प्राय जस्तो जिओग्राफी अनर्समा अब म्याक्सिमम हामी हाम्रो ब्याचको होइन मैले अब मेरो सिट आएको थियो तर पनि अब मैले गरिनँ अब प्राय जसो मैले म्याक्सिमम देखेको अब असीजनामा अब म्याक्सिमम पैँतालिसजना छत्तिसजना त बङ्गाली हुन्छै हुन्छ चालिसजनासम्म चाहिँ अब योपाली चाहिँ एड्मिसन सिस्टम हामीले कतिवटा मान्छे हामीलाई हाल्नु पाएको थियो होइन त्यो कारण चाहिँ बङ्गालीहरू कम्ती हाल्यो योपाली होइन योपालि नेपालीहरू ज्यादा छ प्राय जसो सबै पसेको छ होइन अन्त त्यो भनेको हामीले त्यसमा पनि माग उठाएको थिएँ होइन अब त्यसमा भनेको थिएँ हामी अब म आर्यन दा हाम्रो कैजु युनियनहरू मिलेर भनेको थिएँ होइन यसमा त अब जत्ति पनि अब एट्टी परसन्टेज रिजर्भेसन सिट चाहिँ अब दार्जिलिङको कलेजको थियो हाम्रो पहाडी इलाकाको अब डल्लै डल्लै अब यो डुवर्स साइड सबै अब भएको जति चाहिँ आअब हाम्रो इलाकाहरूलाई चाहिँ अब दिनु पर्छ हाम्रो जस्तो प्राय ट्राइबहरूलाई हुन्छ नि अब गोर्खा ट्राइबहरूलाई अन्त त्यही भनेर अन्त त्यसमा त हामीले अन्त ई अब यो उयो पिछा गर्दाखेरि अब सबै कलेजहरूभरिमा युनियन खोलेर अन्त त्यसमा क्या कलेजको एड्मिसन सिस्टमले जुन अब हामीले उयो गर्दैछ होइना त्यसमा बादमा गएर चाहिँ त्यो ठुलो भएर अब त्यसमै गएर एड्मिसन सिस्टम चाहिँ यहीँ हुने अब यहाँकैले नाम निकाल्ने त्यो चाहिँ बनाउनु सक्नु थियो भनेर हामीले देखेको छु तर अब हामीले त प्रोसेसिङ गर्दैछु अब हामीभन्दा अबपिच्छे आउनेले अब के गर्छ अब युनियनको बा अलग फाइदा उठाउँछ कि बा राम्रैपट्टि जान्छ कि अब अहिलेसम हाम्रो रिकर्डमा सबैजना दादाहरूले हाम्रो अब सिनियर दादाहरूले पनि अब हाम्रो युनियनमा होइन अहिलेसम्म न पैसा खानेको सख्त मनाह पैसा खानै दिँदैन होइन बरुभन्दा आफू खर्च गरेर भए पनि अरूको उयो गरिदिन्छ होइन धेरै कुरामा हेल्पहरू पनि गर्छ हाम्रो केटाहरू हाम्रो साथी दाजुहरूले होइन मलाई पनि धेरै कुरामा हेल्प गरेको मलाई अनर्स अब त्यति बेला मलाई हिस्ट्री अनर्स पुरा इच्छा थियो गर्नु होइन तर पनि अब मैले पाइनँ हाम्रो दादाहरूले न अब मन नदुखा होइन अब तै तैँले अब पाएनस् पाएनस् अब होइनन सोच्नु न अब हामी सेभेन्टी एट पर्सन्टेज ल्याउँदा पनि नपाएको अब मैले हिस्ट्री अनर्स बङ्गालीहरूको त आबो पढाइ खराब उनीहरूको त नाइन्टीदेखि त ओह्रालो हुँदैन हुँदैन पर्सन्टेज एचएसमा नाइन्टी नाइन्टी फोर नाइन्टी फाइभ त्यस्तो ल्याउनेहरू मात्रै हुन्छ हाम्रो पो यता माध्यामिक हो माध्यामिक बोर्ड भनेर साह्रो पर्छ हेर त्यो भनेर हाम्रो चाहिँ पु उयो उयोहरू पनि कटाइ ज्यादा हुन्छ माक्सहरू पनि ज्यादा स्ट्रिकली काट्छ माध्यामिक बोर्डमा त होइन त्यही कारण गरेर अब एजुकसन सिस्टममा चाहिँ हाम्रो यहाँ दार्जिलिङको अब एजुकेसन सिस्टम पनि बेटर अब पहिला बेटर त बेटर छ नि अब हाम्रो दार्जिलिङको अब इङलिसहरू बोल्नेको उएसमा हिसाबमा अब जस्तो अब अरू उयो भरिमा अरू हेरीमा चाहिँ अब अरू अब उयोभरीमा अब त्यस्तो अरू स्टेटहरू हेरीभरिमा होइन मन पर्छ त्यति नै भन्नु चहान्छु